दार्जिलिङ क्षेत्रमा चाहिँ आएर तपाईँले पिजी रेन्टमा बस्नु पनि सक्नुहुन्छ तपाईँ रेन्ट धेरै कम्ती नै छ र दार्जिलिङ क्षेत्रमा चाहिँ तपाईँको एकदम स्वच्छ वातावरण पनि हो विद्यार्थीहरूलाई आएर पढ्नको लागि बसेर पढ्नको लागि एकदम पिस जग्गा हो र यहाँहरूलाई विद्यार्थीहरूलाई चाहिँ एकदम आउनुजानुको लागि दार्जिलिङ बजार एरियाभित्रमा नै बसेर उहाँहरूले शिक्षा आर्जन गर्नु सक्नुहुनेछ कामकुरो गर्नेहरूलाई पनि सुविस्ता नै छ दार्जिलिङको वरिपरि ठाउँमा नै जग्गामा नै रेन्ट पाउनुहुन्छ र एकदम कम्ती मात्रामा मै छ रेन्टहरू पनि त्यस्तो बेसी छैन रेन्ट र पानीको पनि अलिकति असुविधा भए पनि र पनि एकदम गाडीबाट आएर घरको रुम रेन्टको जुन चाहिँ रेन्ट लिने मान मालिकहरू हुनुहुन्छ उहाँहरूले नै प्रबन्ध गराइदिनु हुन्छ टोइलेटहरू एकदम राम्रो हुन्छ रेन्टहरूतिर